हेलो

ए हेलो हजुर भन्नुहोस् न हजुर भन्नुहोस् न ए हजुर हजुर तपाईँको कालिम्पोङमा दुर्पिन गुम्बा भयो हो अन्त लाभा गुम्बा तामाङ गुम्बाहरू छ अन्त गुम्बा अँ गुम्बाहरू छ त्यति छ अन्त किन तपाईँ तपाईँहरू जानुहुने ए हजुर तपाईँको गाडीको भाडा अब त्यो पनि ठाँउ हेरिहेरि हुन्छ हो तपाईँको दिनभरि दिनभरिको रिजर्भ चाहिँ तपाईँको निकै टाढोबाट हो भने चाहिँ तपाईँलाई पाँच हजारहरू लाग्छ हो अन्त बजारबाटै हो भने चाहिँ बजारबाटै हो भने चाहिँ यस्तो बेसी लाग्दैन त्यस्तै एक हजार पन्ध्र सयतिर भइहाल्छ

लाभा लाभा गुम्बा तपाईँको अब ठाउँ हेरिहेरि हुन्छ भने नि मैले अब तपाईँलाई अब अलिक टाढोबाटै छ भने त्यस्तै तपाईँको चार हजार पैँतालिस सय त्यस्तै हुन्छ अब बजारबाट हो भने चाहिँ त्यस्तो लाग्दैन त्यस्तो बेसी लाग्दैन त्यस्तै पन्ध्र सय एक हजार हो त्यस्तोतिर भइहाल्छ

ए हजुर कालिम्पोङ होटलमा ए कालेम्पोङ टु लाभा गुम्बा तपाईँको त्यस्तै पन्ध्र सयहरू चाहिँ हुन्छ हौ दिनभरिको रिजर्भ चाहिँ तपाईँको पन्ध्र सय यस्तै हुन्छ अन्त लाभा जानुभयो भने लाभा गुम्बा जानु भयो भने तपाईँहरूलाई तर फाइदा पनि हुन्छ अब एक प्रकारको त्यहाँबाट भ्युजहरू पनि साह्रै दामी छ हो भ्युजहरू पनि साह्रै दामी देख्छ अन्त भक्तजनहरू पनि निकै हुन्छ अब निकै आउँछ अन्त भ्यु भ्यु पोइन्टहरू पनि दामी दामी छ अब त्यहाँबाट अन्त तपाईँ त्यहाँ

हजुर दुर्पिन दुर्पिन पनि दामी छ नी तपाईँको अब कहाँ जानुहुन्छ तपाईँको चोइस हो होइन दुर्पिन जानुभयो भने पनि हुन्छ त्यहाँबाट पनि दामी छ सिनहरू दामी छ अब भ्यु पोइन्टहरू पनि दामी छ लाभा जानुभयो भने पनि दामी छ अब तपाईँले कुन चाहिँ भन्नुहुन्छ अब ए हजुर हजुर हजुर हजुर ए हजुर हजुर हजुर ए हजुर तपाईँको तर लाभाभन्दा चाहिँ मलाई चाहिँ दुर्पिन दुर्पिन गुम्बा चाहिँ दामी लाग्छ अब त्यहाँबाट भ्यु पोइन्टहरू पनि दामी दामी छ हो अन्त अँ त्यस्तै छ दामी ठाउँहरू पनि दामी छ त्यही हो दुर्पिन गयोभने चाहिँ तपाईँहरूलाई मजै आउँछ मजा आउँछ पनि हो फाइदा पनि हुन्छ तपाईँहरूलाई कालिम्पोङबाट दुर्पिन तपाईँको एक हजार रिजर्भ रिजर्भ हो भने चाहिँ एक हजार हजुर हजुर एक हजार कालिम्पोङबाटै हो भने चाहिँ अब त्यहाँबाट टाढो त्यहाँबाट टाढो त्यहाँदेखि टाढोबाट हो भने चाहिँ अलिक निकै लाग्छ महँगै हुन्छ कालिम्पोङबाट हो भने चाहिँ अलिक सस्तै हो तपाईँको

ए हजुर हजुर हजुर

हजुर हजुर त्यो त भइहाल्छ नि त्यो त्यो सबै त मेरो काम हो नी मेरो जिम्मा हो नि त्यो गर्नु त अन्त तपाईँहरू जानु चाहिँ विशेष कहाँ जानुहुने त्यो दुर्पिन गुम्बा जानुहुने कि लाभा गुम्बा ए हजुर हजुर ए हजुर सल्लाह गरिकन मलाई चाहिँ भन्नु चाहिँ होस् न अन्त कहाँ जाने हो कसो गर्ने हो भन्नुहोस् न हुन्छ हुन्छ